हेलो नमस्ते अङ्कल ए अङ्कल म ठिकै छु तपाईँ कस्तो हुनुुहुन्छ ए ए हजुर सबै ठिकै हुनुहुन्छ त अन्त कस्तो गरम है हजुर हजुर हजुर हजुर हजुर ए हजुर ए हजुर ए ए हजुर हजुर हजुर ठिकै हुनुहुन्छ त हजुर हजुर हजुर

ए हजुर तपाईँले त्यसको लागि कल गर्नुभएको थियो होला ए हजुर अङ्कल अहिले त म पनि त्यस्तै भइरहेको छु हो घरमा आउनु पाएको छुइन हो अन्त अब म आउँदैछु आउनु त अर्को महिनातिर त्यतिखेर एकैचोटि दिँदा हुन्छ हजुर हजुर

हजुर हजुर हजुर ए हुन्छ अङ्कल हजुर ए ए अहिले त साह्रै छ अङ्कल अलिकति हजुर हजुर ए ए हुन्छ अङ्कल म अलिक म्यानेज गर्छु नि हुन्छ ह हुन्छ अङ्कल म एकदुई दिन पर्खिदिनुहोस् न ल त्यसो भए म यता उता म्यानेज गर्छु नि हुन्छ अङ्कल थ्याङ्कयु हुन्छ हुन्छ